हेलो हेमनजी बोल्नुभएको हो म अनुरोध प्रधान बोल्दैछु सिलगडीबाट हजुर सिलगडीबाट मेरो कालिम्पोङ घुम्ने आउने प्लान छ है अनि त्यसको लागि चाहिँ त्यो के कसो छ घुम्ने जग्गाहरू कता कता के छ अनि त्यसको त्यो ट्याक्सीहरू कताबाट पाइन्छ अलिकिति त्यो त्यसको बारेमा नि जानकारी चाहिएको थियो

होइन टाउनभित्रै घुम्ने प्लान हो अनि मलाई एउटा त्यो डेलोको छेउछाउमै एउटा कुनै होमस्टेको नाम बताइदिनोस् न जसमा कि म आएर बस्नु सक्ने है राम्रो खालको त्यहाँ होमस्टे छ कि छैन होला है त्यहाँ छेउ त्यहाँ छेउ छाउमा होमस्टे छ कि हजुर हजुर त्यहाँ क हजुर त्याँ होमस्टेको मलाई एउटा नाम नाम दिनु सक्नुहुन्छ हजुर हजुर हुन्छ धन्यवाद तपाईँलाई हजुर मेरो टाडै छ है थ्याङ्कयू तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले जानकारी दिनु भएकोमा है